कुञ्जनी हेलो कुञ्जनी हजुर ए अँ भनन ए अँ अँ अँ हेलो सुन्दैछु कुञ्जनी ए हामी भनेपछि उयोे बाटो जाउँ न ल त्यो कहाँको भन त त्यो मालरोडको त्यो बाटो छ नि अँ त्यहीँबाट जाउँ न ल बिहान कतिखेर जाने होइन बिहान कति बेला जाने सधैँको टाइममै ए ल ल अन्त सुन न त्यो हामी त्यो वाक जाँदाखेरि नि उयो पनि त्यो त्यो जुन चाहिँ त्यो माल रोडमा त्यो उयो बेच्छ नि बिहानै चानाहरू बेचिरहेको हुन्छ नि त्यो पनि खाऊँ ल कस्तो खान मनलागेको छ मलाई अस्तिदेखिको देखेको कि अन्त त्यो पनि त्यो देखेको छौ होइन तिमीले त्यहाँको स्टलको अँ अरू त्यो हामी सधैँ त्यो खान्थ्यौँ नि त्यो उयो प्याकेटको त्यो उयोहरू नखाऊँ हौ पुरा अनहेल्दी लाग्यो कि मलाई त्यो त्यो खाएर पनि

त्यही त वाक गरेको केही फाइदै छैन त्योभन्दा त बरू बेस ओछ्यानमा बिहानै सुतेको राम्रो त्यही कारण त्यो चानै खाऊँ न ल ए अँ कहाँबाट किन्यो अँ

उयो घरमा बनाएको त्यो चाहिँ कसरी खानुपर्ने ए उयो बनाएर त्यो प्रोटिन सेकजस्तो बनाएर

अँ ए अँ हेरन म त अन्त सिक्स्टी किलो पुगिसकेँ अन्त त्यो हामी बित्थामा त्यो हामी एभ्री डे उयो के पो त्यो वाक गरेर फेरि हामी त्यो बित्थामा त्यो थाक्नुको लागि के के खान्छ कि त्यही भएर चाहिँ मैले सोँचे के अन्त यसो नेटमा हेर्दा पनि त्यस्तै देखेँ नि त हो अन्त नखानु एकदम अनहेल्दी त्यो वाक गरेको पनि केही फाइदै त छैन त्यो टाइम वेस्ट मात्रै गर्नुभन्दा चाहिँ आज चाहिँ वाक जाँदाखेरि त्यही चानाको र त्यही सतुवै खाऊँ न ल ल ल ल ल ल ल टाइममै जाउँ है ल ल राखेँ ल ल ल